मेरो घर चाहिँ दार्जिलिङ टाउनदेखि तिस किलोमिटर तल चाहिँ लिङ्गिया चिया कमानमा पर्छ र त्यहाँनिर चाहिँ हामी त्यस्तो कलको पानी चाहिँ हामी खाँदैनौँ किनभने हामी त्यो उम्रिएको पानी त्यहीँबाट हामी पाइप जोडेर लोगेर त्यो उम्रिएको पानी हामी खाने गर्छौँ तर पहाड ए पहाड एरियामा चाहिँ हामी जुन चाहिँ धेरै चिसो भएकोले कारणले गर्दाखेरि चाहिँ हामी त्यो सिधै चिसो पानी चाहिँ हामी खाँदैनौँ तर हामी त्यसलाई हामी तताएर तताएर हामी खाने गर्छौँ र त्यसै कारणले हाम्रो हामी चाहिँ त्यस्तो स्वास्थ्यमा त्यस्तो हानिकारक चाहिँ हुँदैन